हेलो ए रमेश दाजु बोल्नुभएको है हजुर हजुर मलाई चिन्नुभयो म माथि युथ हस्टेलको अनिसा बहिनी बोलेको के हो ए हजुर हजुर तपाईँको ट्याक्सी म बुक गर्छु नि अरू बेला पनि ए हुन्छ हुन्छ सुन्नुहोस् न मलाई भोलि बिहानको लागि सिँहमारी नर्थ पोइन्टसम्म जानु लागि ट्याक्सी चाहिएको थियो कि एउटा अन्त नि तपाईँ भोलि फ्री हुनुहुन्छ हला नि है ए हुन्छ हुन्छ तर मेरो अलिकति सामान छ त्यसको लागि सामान बोकिदिने एउटा कुल्ली पनि चाहिएको थ्यो नि त त्यही भएर नि अलिकति उकालो हिँड्नु पर्छ कि हजुर ए हुन्छ हुन्छ त्यसो भए मलाई भोलि बिहान नौबजे यहाँनिर मेरो घरबाटै रिसिभ गर्नु आउनुहोस् न हवस् हुन्छ ए हुन्छ हुन्छ सामान बोकिदिने मान्छे त हुन्छ हला नि है त्यहाँनिर ए हवस् हुन्छ हुन्छ त्यसो भए भोलि बिहान भेट्छु नि तपाईँलाई हुन्छ दाजु धन्यवाद